मलाई मन पर्ने कवि चाहिँ एकदम हो भानुभक्त भानुभक्तले रामायण लेखेको थियो लेख्नु भएको थियो अनि रामायण चाहिँ मैले सानोदेखि नै पढेको हो अनि मेरो घरको फ्यामिलीलाई पनि फ्यामिलीहरूलाई पनि रामायण एकदम मन पर्छ अन्त भानुभक्तले रामायण मात्र लेखेको हैन थुप्रो चिज ले लेखेको छ भानुभक्तले भानुभक्त कवि चाहिँ मलाई एकदम राम्रो लाग्छ भानुभक्तहरूले चाहिँ कविताहरू राम्रो राम्रो नै लेख्नु हुन्छ अन्त भानुभक्तले देशको लागि देशको लागि के के पनि गर्नु भएको छ भानुभक्त चाहिँ मलाई एकदम मन पर्छ रामायण चाहिँ म सानैदेखि नै पढेको हो मेरो घरको फ्यामिलीलाई पनि एकदम मन पर्छ अन्त मेरो फ्यामिलीहरूलाई पनि भानुभक्त कवि नै मन पर्नु हुन्छ अनि त्यसले मलाई मैले सानोदेखि नै पढेको थिएँ रामायण अन्त भानुभक्त भानुभक्त कवि चाहिँ मलाई एकदम राम्रो लाग्छ सानोदेखि नै अनि म म स्कुल पढ्दा पनि बेसी म भानुभक्तको नै कविता पढ्थेँ मलाई भा भानुभक्तको कवि कविता नै मन पर्छ भानुभक्तले लेखेको कविताहरू चाहिँ मलाई एकदम राम्रो लाग्छ नि भानुभक्तको कविता नै अर्को मतलब भानुभक्तको कविता नै अर्को उयसको हुन्छ जो देशको लागि हुन्छ एकदम राम्रो लेखेको हुन्छ त्यसले मलाई भानुभक्तको चाहिँ कविता पाठहरू सबै मन पर्छ अन्त रामायण चाहिँ मलाई एकदम मन पर्छ भानुभक्तको किनकि मेरो फ्यमिलीले पनि पहिल्यैदेखि रामायण पढ्दै आएको अन्त मलाई पनि रामायण सानैदेखि नै पढाउनु मन पढाउँथ्यो अनि त्यसले मलाई रामायण अन्त भानुभक्त कवि चाहिँ एकदम मन पर्छ भानुभक्तले भानुभक्त चाहिँ एकदम राम्रो कवि हुन् मेरो लागि